नेपाली भाषाको इतिहास हेर्यौँ भने यो भाषा चाहिँ पहिलो इन्डो आर्यन देश जो चाहिँ अहिले नेपाल भनिन्छ त्यस देशमा बोलिने गर्थ्यो र त्यति बेला चाहिँ गोर्खा गोर्खा भन्ने मानिसहरू बसोबास गर्ने नेपालमा उनीहरूले चाहिँ यस भाषा प्रयोग गरेको भनिन्छ र यसरी नै यस भाषा अहिले नेपाल नेपालमा पनि चलाइन्छ साथै भारत देशको नर्थ वेस्ट जग्गाहरू जस्तै दार्जिलिङ सिक्किम अनि काहीँ काहीँ भुटानको एक दुई ठाउँहरूमा अनि साथै तिब्बतको पनि एक दुई एक दुई सहरहरूमा चलाइने गर्छ र संस्कृतिहरूबाट संस्कृत भाषा जो सबै भाषाहरूको आमा भनिन्छ त्यहाँबाट नै यस नेपाली भाषा त्यहीँ संस्कृतबाट पनि लिएको हामी देख्छौँ र त्यही इतिहासमा हेर्यौँ भने जो गोर्खाहरू बसोबास गर्थे उनीहरूले आफ्नो आफ्नो नेपाली भाषा अनि साथै बेसीजस्तो संस्कृत भाषा पनि उनीहरूले बोल्ने गर्थे र यही संस्कृत भाषा नै बाट नै यस नेपाली भाषाको प्रभावित भएर अनि साथै मानिसहरू पनि बोल्ने गर्दछ